ओइ सुन् न अस्ति त्यो मैले अनलाइन सामान मगाएको थिएँ नि स्याम्पू त्यो त बेकारको स्याम्पू पो रहेछ त के भन्छ मेरो त हेर चाया परेर हो कपालहरू झरेर अन्तखेरि अब उयो लाउँदा पनि कुन चाहिँ स्या स्याम्पूले पनि राम्रो भएन अब त्यो म के गर्नु हेर त्यत्रो सामान उएसको पैसाको किनेँ किनेँ हो अब मम्मीलाई पनि दिएको थिएँ त्यही चलाउनु म त मलाई मात्रै भएको होला भनेर मम्मीलाई पनि दिएको थिएँ चलाउनु कि तर मम्मीको पनि त्यस्तै भयो हो त्यत्रो पैसा खेरो मात्रै गयो अब तैँले पनि किन्छु भन्दैथिइस् नकिन है त्यो बेकारको स्याम्पू रहेछ अनलाइनको त ठ्याकै भरोसा नगर अब कपाल कस्तो झरेर मेरो त अबुई अहिले त म उयो गर्दैछु नि तेलहरू लगाएर पनि भएन फेरि ओइलिङहरू गरेर पनि हो अन्तखेरि अब तैँले किनिस् भने चाहिँ दोकानबाट हेरेरै किन् है बेकारको स्याम्पू रहेछ चायाहरू कस्तो परेर अबुई